हामीले हामीले बाजेदेखि बाजेहरूले पकाउनुको भएको सब्जी सिजनमा आउँछ त्यो सब्जीहरू एउटा हो कटहर कटहरलाई पहिले काटेर त्यसलाई उमाल्नुपर्छ त्यसको कराहीमा जब उमाल्दाखेरि साइड साइडमा मट्टीतेल हाल्नुपर्छ नभए साह्रै चोप चोप हुन्छ त त्यो च्याप्प च्याप्प हुन्छ अनि त त्यो उमाले उमालेर निकाल्नुपर्छ निकालेर त्यहाँदेखि त्यसको बोक्रा छिल्नुपर्छ र त्यो भित्रको खानु भित्रको चाहिँ साइड पार्नुपर्छ बोक्रा चाहिँ फ्याँकिदिनुपर्छ अनि त्यहाँदेखि पहिले मसाला अदुवा लसुन खोर्सानी तोरीहरू हो त्यो सबै पिनेर राख्नुपर्छ त्यहाँदेखि कराई आगो बसायो कराईमा तेल लगायो पाँचफुरन मजाले कालो पाऱ्यो त्यहाँदेखि हालिदियो प्याज हालिदियो त्यहाँदेखि त्यो अदुवा लसुनको पेस्टहरू हालिदियो कटहर हालेर भुट्यो भुट्यो पहिला त्याहाँदेखिको हल्दी रङ जिराहरू अब तपाईँलाई के के मन पर्छ मसालाहरू हौ त्यो सबै मसालाहरू हालिदियो नुन हालिदियो त्यहाँदेखि उमाल्यो पकायो त्यसलाई पकायो त्यहाँदिखि पकाइसकेर त्यसमा सा पाक्ने बेलामा चाहिँ तोरी हालिदिनुहोस् तोरी हालिदिएर पकाउनुहोस् पकाउनुहोस् पकाउनुहोस् यस्तो दामी हुन्छ त्यो यस्तो दामी हुन्छ कटहरको सब्जी त तपाईँहरूले खाएको जति पाए पनि त्यति खानुहुन्छ होला मेरो लागि त त्यही हो म त खाइदिन्छु जति दिए पनि त्यस्तै अनि एउटा छ सजाना पहिले त्यसलाई सजाना त अब हाम्रो घरतिरै हुन्छ त्यसलाई टिप्यो टिपेर पहिले त्यसळलाई केलाउनुपर्छ केलाएर यत्रो बोडी जस्तै लामो लामो पारेर काट्नुपर्छ आलु लगाउँदा पनि हुन्छ तपाईँले त्यसमा आलु लगाएर पहिला धुनुपर्छ मजाले धोएर त्यसको लागि पनि अदुवा लसुन तोरी है है त्यही सबै त्यहाँदेखिन्को कराई बसायो तेल लगायो पाँचफुरन पियाज त्यो सबै लगाएर त्यहाँदेखि सजाना हाल्दिनुहोस् सजाना आलुहरू हालेर भुटिदिनुहोस् भुटेर त्यहाँदेखि त्यसमा मसाला अदुवा लसुन अब हल्दी रङ नुन जिरा अब तपाईँहरूले मसालाहरू के के खानुहुन्छ हौ त्यो सबै मसालाहरू हालिदिनुहोस् त्यहाँदेखि पकाउनुहोस् त्यसलाई पकाएर त्यो पनि सेम कटहर जस्तै पाक्ने बेलामा तोरी हालिदिनुहोस् उमालिदिनुहोस् भयो अनि त एउटा छ टोटोला त्यो टोटोलालाई चाहिँ टिपेर फस् काट् पहिले नुनसँग गएर पुरा निम् नि निचार्नुपर्छ निचारेर त्यसको सबै तितोहरू सबै निकाल्नुपर्छ फेरि उमालेर फेरि उमालेर फेरि त्यसलाई निचार्नुपर्छ त्यहाँदेखि कराई बसायो तेल हाल्यो पाँचफुरन प्याज त्यसको लागि चाहिँ केही छैन अदुवा लसुनहरू केही पनि गर्नुपर्दैन टोटोला हालिदियो भुट्यो खायो त्यही हो अनि त एउटा छ किनिमा तपाईँहरूले त सुन्नु नै भएको होला त्यो त मेरो फेभरेट हो सबले पहिला घर घरमै बनाउँछ त्यो त हाम्रो घर घरमा त्यो मात्रै चाहिँ खाँदैन त्यसमा टमाटर लगाइवरी खान्छ टमाटर लगायो फस्ट हामीले के गर्नुपर्छ टमाटर काट्नुपर्छ टमाटर काटेर साइडमा लगाएर त्यहाँदेखि कराईहरू बसायो अनि त तेल लगायो पाँचफुरन मज्जाले भुट्नुपर्छ प्याज पनि मज्जाले भुट्नुपर्छ अनि त्यहाँदेखि किनिमा लगाइदिनुपर्छ किनिमा लगाएर भुटेर किनिमा लगाएर भुटी भुट्यो भुट्यो भुट्यो भुट्यो भुटिसकेर मज्जाले त्यसलाई कालो हुनु दिनुपर्छ त्यहाँदेखि टमाटर हाल्नुपर्छ टमाटर हालेर हल्दी रङ यसमा चाहिँ तिनवटा मात्रै हाल्दा पनि हुन्छ अनि त लगाएर भुट्यो भुट्यो भुट्यो त्यहाँदेखि टमाटर हालिदियो टमाटर हालिदिएर पकाउनुपर्छ पानी लगाएर पकाउँदा पनि हुन्छ तपाईँहरू सुक्खा खाने कि अब झोल खाने हो त्यस्तै हौ त्यही आइटमको चाहिँ तपाईँले पकाउनुपर्छ तर मलाई त झोलभन्दा पनि सुक्खै धेरै मन पर्छ त्यही हो त्यत्ति नै त्यही मन पर्छ मलाई त किनिमा कटहर सजाना टोटोलाहरू साह्रै मिठो लाग्छ